हेलो नमस्ते ए पूजा पूजा फर्निचरको बहिनी बोल्नुभएको ए मलाई अलिक फर्निचरको सामानहरू लिनु थियो मलाई एउटा आलमारी चाहिएको थियो होइन डिजाइनहरू त भइहाल्छ पहिला कुरा गर्नु छ अनि तिन पल्लाको चाहिएको छ अनि एउटा दिवान पनि बनाउनु थियो अनि भयो भने एउटा एउटा

हजुर अँ ए हजुर त्यही त सुनेको थिएँ एकदम राम्रो फर्निचर त्यहाँको चाहिँ कहिले बिग्रिँदैन राम्रो हुन्छ भनेर सुनेको थिएँ त दोकानबाट यता ल्याएर घरमा युज गर्दोरहेछ मैले हेरेँ सामानहरू राम्रो लाग्यो अनि काठ काठ चाहिँ एकदम टिकको हो टिकको काठ हो ए हामीले एक लाखको जस्तो सामान बनायो भने डाउन पेमेन्ट चाहिँ कति दिनुपर्छ

अलिक कम्ती कम्ती गरिदिनु होस् न अलिक ल म आउँछु नि हेर्नु हामी त यहाँ चम्पासरी कोलाबारी ए ए हुन्छ हुन्छ बहिनी हुन्छ आएर म बात गर्छु नि ल तपाईँसँग